मलाई भ्रमण गर्नु पाहाडहरू नै मनपर्छ प्रायः प्रायः अन्त समुद्रहरू पनि भ्रमण गरिसकेको छु मैले एक दुईवटा तर मलाई एकदमै राम्रो लाग्ने भनेको चाहिँ पाहाडहरू अनि ऐतिहासिक ठाउँहरू